तपाईँ सेफ बोल्नु भएको

तपाईँले कस्तो कस्तो प्रकारको खानाहरू बनाउनु हुन्छ हवस् हजुर मोमोहरू बनाउन सक्छ होइन मोमो चाउमिन थुक्पाहरू यस्ताहरू इन्डियान इन्डियान बनाउनु हुन्छ कि हुँदैन हजुर इन्डियान बनाउनु सक्नुहुन्छ होइन इन्डियानमा के के बनाउनुहुन्छ इन्डियान इन्डियानमा चाहिँ बिरियानी कसरी बनाउनु हुन्छ भन्नुहोस् लु सामग्री भन्नुहोस् त बिरियानीको

बि बिरियानी पनि धेरै प्रकारको उयोहरू हुन्छ भेराइटिजहरू हुन्छ तपाईँलाई थाह छ होइन त्यो त तपाईँ एउटा सेफ हो चिकन बिरियानी भयो भेज बिरियानी मटन बिरियानी तपाईँलाई चाहिँ कुन चाहिँ चाहिँ सबभन्दा राम्रो बनाउन आउँछ त्यो त्यो भन्नुहोस् न राम्रो आउँछ होइन अनि तपाईँलाई चाइनिजमा मोमो त बनाउनु आउँछै होला चाइनिज आएपछि त कसरी बनाउनु हुन्छ केको बनाउनु हुन्छ आटाको कि मैदाको

आटाको नि मैदा त अब खानु मिल्दैन होला डायबेटिजहरूलाई हो आटाकै

अब भेज नै हो चिकन त अब त्यति त खानु मिल्दैन होला हो भेज कोही कोही बेला चिकन पनि अब दुईवटै भनौँ अनि तपाईँलाई पानी पुरीहरू बनाोउन आउँछ कि आउँदैन हौ इन्डियामा त त्यो त सबैको जानै हो भनौँ न अब यसो अन्त त्यस्ताहरू बनाउन आयो भने त तपाईँको लागि त मेरोपट्टिबाट जब त अफर छ तपाईँको चार्ज चाहिँ कति हो

मन्थली तिन हजीर इयर एनुवेली हजुर भन्नुहोस् न हजुर

छत्तिस पुग्ने रहेछ हजुर हजुर त्यसो भए तपाईँलाई म मन्थली नदिएर एकैचोटि एनुवेलीको दिन्छु नि हुन्छ हुन्छ हुन्छ म तपाईँलाई कल गर्छु नि भोलि भोलि नभए पर्सी कहिले हुन्छ म कल गर्छु आफै इन्फर्म गर्छु नि म तपाईँलाई